दाजु तपाईँ कहाँ हुनुहुन्छ आज म माल बजार जाऊँ भनेको तपाईँ कतिखेर जानुहुन्छ म घरबाट निस्किनु आँटेको सोमबारे बजार आएर तपाईँलाई कल गर्छु एकछिन पर्खिदि पर्खिदिनुहोस् न ल